हजुर

हजुर हजुर हजुर हजुर खासमा चाहिँ अब यो लाइनहरू जति पनि छ अब बाटोतिर एकदमै गाडीहरूको कतिवटा प्रबलमले गर्दाखेरि गाडीले कुल्चिएर जाँदैछ गाडीले त्यसलाई भत्काएर जाँदैछ अब यो कुरोहरूलाई हाम्रो के अरे जति पनि ड्राइभर दाजुभाइहरूले पनि याद गरिदिनु पर्यो र प्लस अब यसमा तपाईँहरूको के छ भन्दाखेरि चाहिँ अब पानी भन्ने कुरो सबैलाई इम्पोर्टेन्टै छ अब अहिले अब सरकारले पनि राम्रोसँग अब यसलाई सन्चालन गरिरखेको छ अब बिस्तारो बिस्तारो ठिक हुँदै जान्छ पानीको लागि कुनै प्रकारको समस्याहरू यो हट्दै जान्छ यसको लागि अब

होइन यसको लागि त अब के अरे यहाँका प्रशासनहरूले अब यहाँको जति पनि पिएचईका डिपार्टमेन्टकोहरूले यसको लागि लागि परिराखेको छ यसमा आब उहाँहरूले पाइपहरू नै जोडेर ल्याउँदैछन् अब छिटै नै यसको के अरे यसको काम सकिनेवाला छ यसको लागि अब सबै पबलिकहरूको लागि एकदमै राम्रो हुन्छ हजुर हजुर हजुर हजुर हजुर अँ अब यसको लागि अब सबैजनाले अब जनताले पनि यसमा सपोर्ट गर्नु पर्यो होइन अब तपाईँको बाटो घाटोमा कतिवटा लाइनहरू चोरीहरू भएकोहरू पनि हामी अहिले मान्छेहरू राखेर हामीले याद गर्दैछौँ होइन र अब यसको लागि अब आफ्नो आफ्नो एरियाको जति पनि पबलिकहरू छ जनताहरू छ उनीहरूले आफैलाई आफैले आफूलाई अब याद गर्नु पर्यो नि एकदमै याद गर्नु पर्यो हुन्छ हुन्छ हुन्छ हुन्छ हवस् हवस्